यो खेल म कन्टिन्यु चाहिँ खेलिबस्दिनँ यस्तो इन्डोर गेमहरू अब साथी साथी चाहिन्छ दुईजना चाहिन्छ गाउँबस्तीमा अब साथीको पनि के कामले गर्दा ऊ कहाँ हुन्छ मेरो पनि के काम हुन्छ र म पनि कहाँ हुन्छु कामले गर्दा अन्त सँगै बसेर खेल्नु चाहिँ अब कन्टिन्यु चाहिँ पाउँदैन तर यतिभरिमा हामी कुन कुन खेल क्यारेम चेस साँपसिँढीहरू चाहिँ खेल्छ खेल्छौँ त्यो पनि बेला बेलामा फोनमै घरमा घरमै खेल्छु फोनमा अब साथी त हुँदैन कामले गर्दा भ्याउँदैन त